म घर सफा गर्दाखेरि चाहिँ पानीमा लाइजोल डेटोल फिनाइल जे पनि हुन्छ जुनै पनि उत्यो फ्लोर मोपिंग डिटर्जेन्ट हुन्छ त्यो मिक्स गरेर चाहिँ मजाले कपडाले चाहिँ फ्लोर जुन चाहिँ त्यो जमिन हुन्छ त्यो चाहिँ मजाले सफा गर्छु अनि गोबरको प्रयोग चाहिँ पहिला हाम्रो जब माटोको घर थियो त्यतिबेला चाहिँ गोबरको त्यतिबेला प्रयोग हुन्थ्यो गोबरले मम्मीले सनक्क लिप्नुहुन्थ्यो गोबरले घर लिप्नुहुन्थ्यो अन्त तर अहिले चाहिँ हामी लक्ष्मी पूजाको दिन चाहिँ घरको भुइँमा चाहिँ गोबर प्रयोग गर्छौँ त्यतिबेला चाहिँ गोबरहरू गोबरले आँगनहरू लिपेर भुइँहरू लिपेर त्यहाँनिर रङ्गोली बनाउछौँ अनि यसरी लक्ष्मी घर बोलाउछौँ अन्त गोबरको स्वास्थ्य लाभ त त्यति बेसी थाहा भएन तर धेरै स्वास्थ्य लाभ होला सायद त्यही भएर त पहिलाको होइन मान्छेहरूले गोबर प्रयोग गर्थ्यो अनि दुई तिनवटा चाहिँ याद छ जस्तै गोबर चाहिँ राम्रो इनसुलेटर हो होइन ठन्डामा चाहिँ एकदम तातो राख्छ न्यानो राख्छ र गर्मीमा चाहिँ एकदम चिसो दिन्छ शीतल दिन्छ अनि यस्तै किराफट्याङ्ग्रा यदि माटोसँग मिसेर लिपेको छ भने चाहिँ किराफट्याङ्ग्राहरू पनि टाढा राख्छ अनि यसमा चाहिँ एन्टि बेक्टेरियल इनग्रिडिएन्टसहरू पनि हुन्छ यो गोबरमा चाहिँ त्यही हो त्यति हो